कम्पोस्टिङ मल चाहिँ एकदमै राम्रो लाग्छ मलाई मेरो घरमा पनि एउटा सानो फुलबारी बगैँचा छ म प्रायःजस्तो त्यही मल नै प्रयोग गर्छु एकदमै राम्रो फुलहरू फुल्छ त्यसले त्यो मल एकदम राम्रो लाग्छ सबै फुलहरूमा लगाउँदाखेरि फुलहरू धेरै सप्रिएको पनि देखेको छु कम्पोस्टिङ मलको चाहिँ एकदमै राम्रै लागिरहेको छ अहिलेसम्म